कालेबुङ जिल्लामा चाहिँ मानिसहरूले चाहिँ प्राय जस्तो चाहिँ सडकको माध्यमबाट चाहिँ यातायात गर्छ आफ्नो अब बिजिनेसको लागि छ भने नि आफ्बो आफ्नो आफ्नो मानिसहरूलाई भेट्नु जानु कतै छ भने पनि सडकको माध्यमबाटै यातायात गर्छ अन्त कालेबुङ जिल्लामा चाहिँ अब पानीको उपलब्ध हुने चाहिँ केही पनि माध्यमहरू छैन अन्त ति मध्ये चाहिँ यसले चाहिँ धेरै ठुलो भूमिका खेलेको छ कालेबुङ जिल्लाको मानिसहरूको लागि चाहिँ अन्त त्यही भएर चाहिँ अब लोकल क्याबहरू नि छ ट्याक्सीहरू नि हुन्छ मानिसहरूको लागि